सामाजिक सञ्जालमा धेरै प्रकारको अब चिजहरू छ अब धेरै थरिको जस्तै अब इन्टरटेनमेन्ट भयो म्युजिक सबै सबै तरिकाको नै छ मलाई अब टेक्नोलोजीले चैँ अब अब धेरै तरिकाले सम्पर्क निर्माण गर्नु मद्दत गरेको छ जस्तै अब म्यासेन्जरहरूमा भिडियो कलहरू गरिन्छ वाट्सएपमा म्यासेजहरू गरिन्छ सबसे सेफ हो वाट्सएप अनि